मेरो ड्युटी घरबाट एक घन्टा दुरीमा भएको कारण जहिले पनि मलाई राति फर्कन पर्छ तर मलाई राति यसरी फर्किँदा एकदमै डर लाग्छ तर आज भने मैले धेरै राम्रो ड्राइभर दाइ पाएँ उहाँले मलाई धेरै सुरक्षित साथमा आफ्नो ट्याक्सीमा बठा बसाएर घरसम्म ल्याइदिनु भयो उहाँलाई धन्यवाद